विशेष गरेर कुनै पनि खेल खेलाइन्छ जस्तै फुट बल भली बल क्रिकेट जे सुकै होस् त्यो आयोजक पक्षले काहीँ न काहीँबाट कसैकोबाट सिको गरेर होस् चाहे फिफाबाट होस् चाहे एसियन गेमबाट होस् सिको गरेर रुल्स रेजुलेसन लागु गरेको हुन्छ त्यही अनुसार खेल खेलाइन्छ तर पनि पब्लिकले त्यो कुरा बुझेको हुँदैन यदि कारणवश खेलाडीहरू माझ अथवा दर्शकहरू माझ लडाइँ झगडा भइहाल्यो भनेदेखि त्यसलाई निप्टाउने एउटा गाउँले स्थानीय तरिका चाहिँ के छ भन्दाखेरि एउटा पुलिस प्रशासन हो यदि नजिकमा पुलिस प्रशासन पनि उपलब्ध छैन भनेदेखि कमिटीकै स्वयम्सेवकहरू खटिएका हुन्छन् उहाँहरूले सम्झाउने बुझाउने कोसिस गर्छन् त्यो बाहेक पनि अर्को एउटा सबैभन्दा राम्रो पक्ष चाहिँ के छ भन्दा फेरि त्यो चाहिँ आयोजक पक्षले जान्नु पऱ्यो कि खेल खेलाउनु भन्दा अघाडि र खेल अवधि चाहिँ विशेष गरेर टिम क्याप्टन अनि टिम म्यानेजरलाई नै यस्तो पाराले सम्झाउनु पर्छ कि उनीहरूको पक्षबाट आएका दर्शकहरू सपोर्टरहरूले कहिले पनि उत्तेजित भएर हारेको खण्डमा अथवा त्यहाँ कुनै गल्ती भएको खण्डमा झगडा नगरोस् खेल भन्ने बित्तिकै सद्भावना बोकेको हुनु पर्छ भाइचारा बोकेको हुनु पर्छ मैत्री भाव बोकेको हुनु पर्छ यो कुरो चाहिँ टिम क्याप्टन खेलाडीदेखि लिएर टिम टिम क्याप्टन म्यानेजर सबै पक्षलाई गाउँलेलाई पनि दर्शकलाई पनि जनाएको हुनु पर्छ भन्ने मेरो विचार हो